भारत देशको स्वास्थ्य सेवा प्रणाली अरू देशको तुलनामा एकदमै सुब्यवस्थित छन् र हाम्रा वरिपरिका अस्पताल वा क्लिनिकहरू सफा व्यस्थित र सुविधाजनक छ मैले कस्तो चुनौती सामना गरेको छु भन्दाखेरि बर्खाको समयमा अस्पताल पुग्न अलिक गाह्रो पर्छ किनभने बाटो घाटो राम्रो नभएको कारणले अनि गाडी जाम भएको कारणले कोही बेला लामो समय लाग्न सक्छ तर अस्पताल पुगिसके पछि लामो लाइनमा लाग्नु पर्दैन र एक रुपियाँको ओपिडी टिकट काटिसके पछि सबै सुबिधाहरू नै निःशुलक उपलब्ध हुन्छ हाम्रो अस्पतालहरूमा साफ सफाईको धेरै ध्यान राखिन्छ हाम्रो लामो लाइनहरूमा लाग्नु पर्दैन र स्वास्थ्य सेवाहरू सुलभ मुल्यमा उपलब्ध छन् दार्जिलिङ अस्पतालमा खाने पानी र चलाउने पानी सुचारू रूपले चलाउने व्यवस्थामा सुधार ल्याउनु पर्छ भन्ने मलाई लाग्छ